अब खेलकुदभन्दा सबैले फुटबलहरू खेल्छ क्रिकेट खेल्छ होइन फुटबलहरू खेल्छ अब मानिसहरूले चाहिँ अब नानीहरूलाई खेल्न पठाउँछ किन घरमा बस्यो भने अब फोन माँग्छ दिएन भने ठुसुक्क परेर बस्छ दियो भने बिग्रिन्छ नानीहरू होइन त्यसै आँखाहरू बिग्रिन्छ इन्टरनेटहरू कस्तो हुन्छ राम्रो पनि हुन्छ नराम्रो पनि हुन्छ होइन अब खेलकुदमा गयो भने त अलिकति फिजिकल फिटनेसहरू बनिन्छ भन्छ आमा बाउले होइन म पनि मान्छु म पनि जान्छु अब फुटबल खेल्नु होइन कोही कोहीबेला जा जाइ हुन्छ होइन र म त अहिले त्वेक्वान्दो पनि खेलेको कराँटे होइन अब खेलेको मैले छोडे्ँ किन भन्दा अब घर भनेपछि पाँच किलोमिटर टाढो होइन अब त्यहाँ भनेपछि पाँच बजीदेखिन सुरु अब पाँच बजीदेखिन गऱ्यो भने राति नभनेको पनि सात बजीहरू आइपुग्थ्यो घर होइन सातभन्दा पनि होइन आठ नौहरू बज्थ्यो अनि त त्योभन्दा त टाढो त नजाउँ भनेर मैले छोडे्ँ त्यही हो गाउँको गाउँतिर म जान्छुँ के गर्नु अब फुटबलहरू खेल्छुँ दाजुहरूसँग जान्छु होइन फुटबलहरू खेल्छुँ बाहिरहरू त घरबाट पनि घुम घामहरू त गरिबस्छुँ होइन यसै घरमा बसेर चाहिँ म त्यसै बस्दिनँ खेलकुदहरू गर्नु पर्छ भन्ने म पनि मान्छुँ